चुलामा खाना पकाउनु चाहिँ अब साह्रै हो जस्तै इन्डक्सन र अब ग्यासमा भन्दा चाहिँ चुलामा बस्यो भने फिक्स अब दाउराले हालेर बस्नुपर्यो आगो बालेर अब आगो मर्यो भने खाना पाक्दैन फेरि बसेर कि त अब ढुक्कै छोडेर हिँड्नु पाउँदैन अगाडि नै बसेर अब दाउरा हेरेको हेरेकै गर्नुपर्यो धुवा पनि पुरा हुन्छ हो तर ग्यासमा भन्दा अब आगोमा चाहिँ पकाउनु चाहिँ साह्रै पर्छ ग्यासहरूमा चाहिँ सजिलो हो त्यो हेरेर